नमस्ते दाजु कस्तो हुनुहुन्छ ए म त आएँ है तपाईँको जाभा रेस्टुरेन्टमा फेरि खाना खानुको लागि आजु त साथी पनि ल्याएर आएको छु नि तपाईँको रेस्टुरेन्टको खाना चाहिँ एकदमै मिठो लाग्छ कि सबैले भन्छ पनि क्यौ फेरि राम्रो एरियामा छ नि त यो है यता पनि बजार पनि छेउ पऱ्यो स्ट्यान्ड पनि छेउ पऱ्यो त्यही भएर होला है भिड पनि हुन्छ फेरि खाना पनि साह्रै मिठै पनि मिठो हुन्छ हो तपाईँको रेस्टुरेन्टमा त्यही भएर पनि होला है अन्त खाना त अब अब तपाईँ नोरिसाउनुहोस् होला होइन अब तपाईँको रेस्टुरेन्टमा खाना चाहिँ मिठ्ठो पाउँछ है तर साह्रै मसालादार हुन्छ क्यौ त्यसले गर्दा अलिकिति म भन्नु चाहन्छु होइन त्यसको बारेमा चाहिँ के भन्दा चाहिँ अब सा अलिकिति त्यसलाई साधा खाना पनि बनाइदिनुभयो भने होइन सजिलो पनि हुन्छ किनभने यहाँ हस्पिटल पनि सजिलो छ छेउ छ तपाईँहरकोबाट होइन त्यहाँ कतिले बिमारीहरूले खानु पनि सक्छ होइन अबोकतिलाई अब त्यो सुट पनि हुँदैन त्यो बेसी मसालाहरूको खानाहरूले होइन त्यो खायो भने चाहिँ अब तपाईँहरूले साधा बनाउनु भयो भने चाहिँ त्यो तिनीहरूको लागि पनि राम्रो हुन्छ मलाई चाहिँ त्यस्तो लागेको होइन तपाईँहरूलाई भनिदिएको